मलाई भारतीय मिडियाबारे चाहिँ के लाग्छ भने यो हाम्रो भारतको मिडियाले सबै कुरा तथ्य मात्रै देखाउँछ जस्तो लाग्दैन र अब सबै कुरा जुन कुरा जनताले जान्नुपर्ने या बुझ्नु जनतासम्म पुग्नुपर्ने सबै कुरा आइपुग्दैन पनि मिडियाद्वारा र कति कुरा ठिकै पनि हुन्छ कति कुरा हामीले मिडियाद्वारा नै सबै कुरा कतिवटा कुरा याद पाउँछौँ थाहा पाउँछौँ तर हामीले कति कति कुराहरू मिडियाले हामी हामीसँग लुकाउने पनि गर्छ मिडियाले हामीलाई सबै कुरा मतलब स्पष्ट रूपमा देखाउँछ भने पनि छैन किनभने मिडिया मिडियामा पनि सायद यो के भन्छ पोलेटिक्सहरू हुन्छ त्यसले गर्दाखेरि हामीलाई सबै कुरा मिडियाले एकदमै जे छ त्यही त्यही रूपमा हामीलाई देखाउँछ भने जस्तो चाहिँ लाग्दैन र यसको राम्रो राम्रो पनि छ हामीले कतिवटा कुरा याद पनि पाउँछौँ मिडियाद्वारा तर सबै मतलब शत प्रतिशत हामी मिडियामाथि मात्रै उयो भर पर्न सक्दैनौँ र मिडिया यो हाम्रो पत्र पत्रि पत्रपत्रिकामा भन्नु पर्दाखेरि चाहिँ हाम्रो यहाँनिर चल्ने चाहिँ द स्टेटमेन्ट हो द टाइम्स अफ इन्डिया द टेलिग्राफ हिन्दु टाइम्स हिमालय दर्पण यो सबैद्वारा हामीले खबरहरू पाउँछौँ र न्युज च्यानल चाहिँ चर्चित न्युज च्यानल चाहिँ कुन चाहिँ हो भन्दाखेरि मेरो विचारमा चाहिँ आजतक भयो दैनिक भास्कर एबिपी न्युज जी न्युज केटिभी गोर्खा च्यानल यो सबै एनडिटिभी यो सबै चाहिँ चर्चित पत्र पत्रिका र समाचार च्यानलहरू मलाई थाहा भएको मतलब च्या च्यानलहरू र पत्र पत्रिका चाहिँ यी सबै हुन्